मेरो सब्जेक्ट लाइफ साइन्स भएकोले गर्दा मैले धेरै वर्ष क्लास टेनका विद्यार्थीहरूलाई लाइफ साइन्स सब्जेक्ट पढाएँ र यो जुन लाइफ साइन्स सब्जेक्ट छ यो वेस्ट बेङ्गाल बोर्ड अफ सेकेन्डेरी एडुकेसन अन्तर्गत जुन सिलेबस बनिएको छ यो सिलेबस क्लास टेनको विद्यार्थीको निम्ति साह्रै राम्रो छ र यसमा धेरै राम्रो राम्रो विषय वस्तुहरू समावेश गरिएको छ र अहिलेको समयमा विद्यार्थीहरूलाई बुझ्नु पर्ने विज्ञान विषयमा धेरै चासो लाग्ने कुराहरू यसमा समावेश भएकोले गर्दा मैले जति बर्षसम्म यो बिषयलाई पढाएँ विद्यार्थीहरूले धेरै राम्रो प्रकारले ग्रहण गरेको मैले पाएँ र आज पनि त्यो विद्यार्थीहरूले क्लास टेनको लाइफ साइन्स सब्जेक्टलाई लिएर धेरै चासो राखेको म देख्न पाउँछु